दार्जिलिङमा चाहिँ घुम्ने प्लेसेसहरू पुरा छ मान्छेलाई एट्र्याक्ट गर्छ जस्तै कि चौरस्ता भयो ज्यापनिज टेम्पल भयो टी गार्डन भयो जू भयो सन राइज भयो टाइगर हिल भयो महाकाल मन्दिर भयो रोप वे भयो धेरै जगाहरू छ त्यस्तो दार्जिलिङ टी छ यस्तो डाँडा मन्दिरहरू भयो बतासे लुप भयो जस्तो अनि दार्जिलिङ ट्रेनहरू भयो दार्जिलिङको टोय ट्रेन